हाम्रो क्षेत्रमा स्टेडियम हुनु नसके पनि ठुलो मैदान रहेको छ र यो ठुलो मैदान आजसम्म धेरै प्रयोग भइरहेको छ फुटबल टुर्नामेन्ट भयो क्रिकेट भलिबल भयो र साथै हाम्रै पनि एउटा हुमर्स इस्पोर्टिङ क्लब छ हामी हाम्रै क्लबको मेम्बरहरूले फुटबल टुर्नामेन्टहरू क्रिकेटहरू अर्गनाइज गर्दा पनि त्यही मैदानमा गर्छौँ र साथै हाम्रो यहाँको जनताहरूले बेला बेलामा आफ्नो सांस्कृतिक प्रोग्राम कार्यक्रमहरू गर्ने गर्छन् त्यो सांस्कृतिक कार्यक्रमहरू हुने त्यो ठुलो मैदानमा हुने हुन्छ र स्कुलको स्पोर्ट्सहरू भयो एन्युअल फङ्सनहरू पनि त्यही इस् त्यही मैदानमा हुने गर्छ